हाम्रो क्षेत्रका मानिसहरूले बोल्ने भाषा चाहिँ नेपाली हो किनभने यहाँको लिङ्गुवा फ्राङ्का नै नेपाली हो र सञ्चार प्रयोजनहरूका लागि पनि कुनै पनि कार्य विदित अब कुराहरूको लागि नेपाली नै प्रयोग हुन्छ चाहे त्यो कुनै पनि कम्युनिटी हो होइन र किन चाहिँ यो भाषा सामान्य भाषा भन्दाखेरि चाहिँ धेरै पहिला अघि अघि पहिला ब्रिटिस आउनुभन्दा पहिलादेखि नै नेपालीभाषी नै यहाँ थियो र त्यसपछि ब्रिटिस गइसकेर पनि अब त्यही नेपालीभाषीको शाखासन्तानहरू यहाँ भएकोले गर्दा प्रवासी त होइन आदिवासी जो सबभन्दा पहिला आएको यहाँ सबभन्दा पहिला जमिनसँगै आएको भनौँ न भारत देशमा भएकोले गर्दाखेरि चाहिँ पछि पछि आउनेहरूले पनि नेपाली नै सिक्न कर लाग्यो र त्यो नेपाली सिक्न कर लागेकोले गर्दाखेरि अहिले नेपाली नै बोलिन्छ